हजुर हो त यो ए हजुर डिजाइनहरू छ होला नि त तपाईँकोमा सोचेको ए हजुर तपाईँ आउनुहुन्छ कि कि मलाई पठाउनुहुन्छ साइज या त्यो उयो डिजाइनहरू पनि पठाइदिन्छु म राति सात बजीसम्म खोल्छु बिहान आठ बजीदेखि हजुर विकली सन्डे र वेडनस्डे चाहिँ बन्द हुन्छ अरू बेला खुल्लै हुन्छ अहिले त नयाँ नयाँ ब्वाउजको डिजाइनहरू पनि आएको छ नि तपाईँ आएर हेर्न सक्नुहुन्छ नि

रेटहरू पनि अब त्यो डिजाइन हेरी हेरी छ अब अहिलेको लेटेस्टको त महँगो नै छ र हजुर त्यो पहिला पहिलाको ओल्डहरू चाहिँ अलिकति ठिकै ठिकैकोमा छ अब तपाईँले धेरै सिलाउनु भयो भने चाहिँ घटाइदिनु पनि सक्छु म हजुर एकपल्ट आएरै हेर्नु उयो गरिदिन्छु नि म तपाईँ एकपल्ट आउनुहोस् अन्त हेर्नुहोस् किनभने यहाँ धेरै छ अब कुन कुन भन्नु भन्नु भयो नि त कि त्यही भएर तपाईँ एकपल्ट आएरै हजुर सबै कलर छ हुन्छ हुन्छ